दाजु तपाईँलाई मैले गाडी पठाइदिनु भन्नु भ भनेको थिएँ तपाईँले त गाडी पनि कस्तो कन्डिसनको पठाउनु भयो मलाई त एकदमै नराम्रो लाग्यो गाडी न राम्रो छ राम्रो कन्डिसनको छ बा बाटोमा जाँदा जाँदा अभर पऱ्यो पङ्चर भयो गाडी कस्तो अप्ठ्यारो भयो मलाई